अब मलाई चाहिँ सबसे साह्रो चाहिँ अब कुन चाहिँ सब्जेक्ट लाग्छ भने म्याथ लाग्छ होइन म्याथमा चाहिँ पुरा हिसाब गर्नुपर्छ नि त फर्मुला पनि पुरा हुन्छ अन्त एक एकवटा फर्मु फर्मुलावाइज हुन्छ सबै अन्त त्यही कारण चाहिँ म्याथ चाहिँ पुरा साह्रो लाग्छ अन्त सबसे सजिलो चाहिँ नेपाली लाग्छ किनभने आफ्नै भाषा बोल्नु पनि सजिलो लेख्नु पनि पढ्नु पनि सजिलो त्यही कारण नेपाली चाहिँ सजिलो लाग्छ म्याथ चाहिँ पुरा साह्रो लाग्छ पुरा अब पुरा के के हो हो अब त्यो पुरा साह्रो पर्छ अब फर्मुला पुरा हुन्छ अन्त